म चाहिँ बगैँचामा काम गर्दा आउने समस्याहरू जस्तै लामखुट्टे लामखुट्टे चाहिँ हाम्रो बगैँचामा सब से बेसी आउँछ किनभने हामी जङ्गलको छेउमा काम गर्छौँ र त्यस कारण लामखुट्टे सबसे ज्यादा आउँछ त्यस टाइम त्यस बेला हामी चाहिँ अन्डाको क्रेट वा बोराको थाङ्नाहरू जलाउने व्यवस्था गर्छौँ र किरा किरा आउँदाखेरि चाहिँ किराले चाहिँ हाम्रो बगैँचाको फलफुल तरकारी साग आदि लाई सबसे ज्यादा नोक्सान गर्छ त्यसको लागि चाहिँ हामी कीटनाशक दबाईहरू छिर्काउँ गर्ने गर्छौँ

अरू केही साग या सब्जीमा लागेमा त्यसको लागि हामी कीटनाशक उपाय पनि गर्छौँ र त्यही कारण त्य त्यसरी नै हामी बगैँचाको सुरक्षा गर्ने गर्छौँ